हौ म त उता जलपाइगुडीमै छु नि अहिले त अहिले मैले त दोकान खोलेकोले म बिजी छु चिया दोकानहरू खोलेको छु कि पुरा बिजी छु अहिले त सिजन हो कि ठन्डाले गर्दा कफी चिया पुरा राम्रो बिक्री हुन्छ नि हौ ए अहिले त टुरिस्टको सिजन हो नि त पुरा आउँछ नि टुरिस्टहरू बनाउनु भ्याउ यहाँ मान्छे राखेको छु हो म त पैसा लिनु पनि राम्रो भ्याउँदिन नि यति साह्रो भिड हुन्छ अँ पुरा चल्छ नि ल ल आउनु नि अहिले त पिकनिकको सिजन हो यसो घुम्दै पिकनिक खाने निउले आयो भने हुन्छ त्यही दोकानमा बसेर गफहरू गर्नुहुन्छ बगानको बारेमा उम् ल ल साथीहरू पनि अब त बिर्सिसक्यो पुरानो पुरानो साथीहरू नयाँहरू त चिन्दिनँ म पनि आउनु नि भोलि पर्सि जहिले भ्याउँछौ त्यति बेलाई साथीहरू मिलाएर एउटा गाडी ल्याएर आयो भने भइहाल्छ नि अहिले दोकान त दुई साल जस्तो भयो हौ दोकान खोलेको उम् त्यही त भ्याउँदिन नि त म त ट्याकै भ्याउँदिन साथीहरूसँग अन्त अँ नि अँ अँ चल्दैछ नि अन्त साथीहरूले पनि गर्दैन अन्त अँ चल्दैछ आउनु नि तिमाहरू पनि ल साथीहरू चियाहरू चाख्नु यसो कफीहरू नयाँ नयाँ अब उयोहरू हुन्छ हो चियापत्तीहरू टेस्ट गर्नु आउनु नि उम् ल ल ल कहिले हुन्छ मलाई पहिला कल गर्नु नि ल